मैले भाँडा मोल्ने क्रममा बाबाले किन्नु भएको नयाँ कप सेट मैले फुटाइपठाएँ र बाबाले थाहा पाउनुभन्दा अघि नै मैले त्यस्तै प्रकारको कप बजारमा गएर किनेर ल्याएँ र मैले यसरी यस कुरालाई चाहिँ सम्हालेँ